भारतीय रोजगार बजार अरू देशमा हेरी साह्रै राम्रो छैन किनभने यहाँनेरि कोही रिक्सा चलाउँछन् कोही झाडु पोछा लगाउँछन् कोही सेलुनमा काम गर्छन् कसैले पानीको फ्याक्ट्रीमा काम गर्छन् भने कसैले चिया प चियापत्तीको बगानमा काम गर्छन् होइन र उनीहरूको जिन्दगी चाहिँ लुटी ल्यायो भुटी खायो टाइपको हुन्छ र उहाँहरू चाहिँ आज कमाएर ल्याएर आजै खाने उहाँहरूको मतलब शारीरिक जीवनमा चाहिँ कुनै पनि खुसी हुँदैन उहाँहरूलाई अलिकिति ठुलो कार्य गर्नु पऱ्यो भने पनि अलिकिति केही काहीँ कसैको बिहामा जानु पऱ्यो भने पनि उहाँहरूले एक पल्ट सोच्नु पर्छ है किनभने अवस्था एकदमै नाजुक छ हाम्रो इन्डियाको अरू देशमा हेरेर हाम्रो देश एकदमै नाजुक छ यो सबै चिजहरूमा र अरू पनि चिजहरू भयो जस्तो कि सोसियल सोसियल इन्फ्लुएन्सहरूमा पनि हामीले हेर्नु जाँदाखेरि होइन